म खाना म ग्यासमै ग्यासमै बनाउँछु किनभने हाम्रो यो बगान जग्गामा त्यति दाउरा पनि नि हाम्रो पाइँदैन दाउरा अलिक असुविधै छ र म ग्यास चुल्हामै खानाहरू बनाउँछु ग्यास चुल्हामा खानाहरू खाना बनाउँदारि जतिखेर म ग्यासहरूमा खाना बनाउदाखेरि चाहिँ खानासाना बनाइसके पछि चाहिँ म ग्यासको माथिको पनि ग्यास चुल्हा पनि म अफ गर्छु अनि तल सिलिन्डर पनि अफ गर्छु अफ गरिन भनेदेखि चाहिँ बाई चान्सको कुरो कि हो कसो अब ग्यासको कुरो हो आगो अब कसैले सलाइहरू पारिदिएर आगो पनि लाग्नुसक्छ त्यही कारणले गर्दाखेरि चाहिँ म चाहिँ ग्यासलाई चाहिँ माथि पनि अफ गर्छु तल सिलिन्डर पनि म अफ गर्छु